ए म एउटा मोबाइल किनौँ भनेर हेरिरहेको थिएँ कि एउटा कति अन्डर थर्टी फाइभ थर्टी फाइभहरूको रेञ्जतिर वान प्लसमा कुन कुन फोनहरू छ होला है हरूतिर अनि रियलमीको रेडमीतिर कस्तो कस्तो छ होला रेडमीहरूको हजुर यो अनि स्टोरेजहरू कस्तो छ होला है अनि

क्यामेराहरूको क्वालिटीहरू त्यति छ है अनि डिस्काउन्टहरू केही पाइन्छ होला कति कतिको हजुर कहाँ कहाँसम्म अभाइलेबल छ होला है अनलाइन डेलिभर पिनकोड त थाहा भएन कि हाम्रो यता हुन्छ त्यो भनेर तपाईँलाई कल गर्दा हुन्छ जग्गाको नाम हामी यता बाँसरी पुलपट्टि त्यतातिर पनि हुन्छ है अभाइलेबल सिटीको नाम कालिम्पोङ टाउनको नाम हजुर

हजुर म लिन्छु कि अर्डर गर्छु नि ल मैले अर्डर गर्दा हुन्छ है

हुन्छ थ्याङ्क यू